मलाई यसकोबारेमा त थाहा भएन किनभने मैले भर्खर भर्खर स्कुल सकेको अनि हाम्रो यस्तो यो बुकमा यो यस्तोखाले यसकोबारेमा त यस्तो सिलेबस पनि थिएन अनि तर मलाई यसकोबारेमा आफ्नो अब गाउँको आफ्नो उयेसकोबारेमा पहिलाकोबारेमा पढ्नु त मन छ इतिहासकोबारेमा जान्नु मन छ अनि त्यो स्कुलको स्कुलको बुकहरूले गर्दाखेरि मलाई फाल्टो बुकहरू पढ्नु पनि भ्याइनँ भ्याइनँ अब स्कुलमा इक्जामहरू हुन्थ्यो अनि फेरि अहिले भर्खर भर्खर इक्जाम आज हायर सेकेन्डेरी इक्जाम सकेर बसेको अनि अहिले पढ्नु पाएको छुइनँ अब तर पढ्नु चाहिँ चाहन्छु यो बुक यो यसको हाम्रो गाउँको पहिलाको कथाहरू इतिहासहरू अनि त्यही भएर मलाई यसको जानकारी त थाहा भएन अब तर मलाई यसको जानकारी गर्नु चाहिँ मन छ